भाइ अघि मैले पेमेन्ट गरेको थिएँ भाइको गाडी यसो मागेको थिएँ होइन रिजर्भको लागि यसो घुम्नु जानुको लागि तर खोइ त्यो अब घुम्नु जानु पनि अलिकति क्यान्सल भइहाल्यो अँ किनकि अब घरमा यसो गेस्टहरू पाहुनाहरू आएको थियो कि उनीहरूसँग बिजी भइदिएँ जानु नपाउने भएँ त्यसले गर्दाखेरि भाइ जुन चाहिँ मैले अब तिमीलाई पेमेन्ट गरेको थिएँ नि जसरी त्यही नम्बरमा मलाई अब जिपे जिपे गर्छौ कि अब कसरी गर्छौ अँ गरेर मेरो पैसा चाहिँ वापस गरिदिनु नि ल अँ अब के गर्नु पाइएन नि त जानु अब पाहुनाले गर्दाखेरि नत्र भने त घुम्नु जानु त इच्छा त थियो नि भाइकै गाडी लिएर अब अँ अरू गाडी नभए पनि अरू फेर अरू बेला फेरि भन्छु नि भाइलाई म अरू बेला भन्छु नि जान्छु आखिरी जानै त पर्ने हो जिन्दगीमा के छ हौ घुमफिर त गर्नै पर्छ नि हौ होइन भाइको गाडी लिएर जान्छु नि म अर्कोपालि त्यो चाहिँ पैसा चाहिँ योपालिको चाहिँ अलिक पठाई वाप वापस गरिदिनु नि मलाई जिपे गरेर यही नम्बरमा ल हुन्छ हुन्छ हुन्छ गरौँला नि अब फेरि म तिमीलाई नै कल गर्छु नि अरूलाई गर्दिनँ नि म ल